हेलो मैले अघि साडीको त तपाईँहरूलाई पोजिटिभ सबै राम्रो छ भनेर भनिहालेँ है मैले एउटा प्रे प्रेस किनेको थिएँ है त्यो प्रेस चाहिँ एउटा प्रेसटिज कम्पनीबाट किनेको थिएँ जहाँ किन्नु जाँदाखेरि भाइले एकदमै राम्रो छ एकदमै राम्रो हो यो कम्पनी भनेर दिनु भएको थियो तर मैले घरमा लगेर युज गर्दाखेरि त्यो प्रेसटिजको जुन मैले प्रेस लगेको थिएँ है त्यो चाहिँ जब मैले एउटा कटनको लुगामा लाउँदाखेरि पनि एउटा नाइलनको लुगामा लाउँदाखेरि पनि माथिबाट लुगा राखेर गर्दाखेरि पनि मैले त्यो प्रेसले चाहिँ पुरा लुगा तानेर त्यो जुन प्लेट छ त्यो प्लेट चाहिँ एकदमै नराम्रो रहेछ त्यसको त्यसको एकदमै नेगेटिभै पाएँ मैले है त्यत्रो दाममा मैले किनेर लगेको थिएँ प्रेस तर अब त्यत्रो दामको चिज लगिसकेपछि मैले राम्रै पोजिटिभै सोचेर लगेको थिएँ तर त्यसमा सबै न नेगेटिभ पाएँ मैले त्यसमा तात्तिनु चाहिँ तात्तिने तर लाउँदा लाउँदै सेलाउने छिट्टो सेलाउने अनि बेसी तात्दाखेरि लुगामाथि कपडै राखेर गर्दाखेरि पनि त्यो राम्रोसँग हुनु सकेन जब मैले लुगा माथि लाउँदाखेरि पनि त्यो प्लेटले चाहिँ पुरा लुगाहरू सबै चुम्केर है मुनिको जुन राम्रो मेरो कुर्ता पाइजामाहरू भनौँ सर्टहरू जुनै पनि सबै बिग्रियो है अनि त्यसमा चाहिँ म एकदमै दुःखी छु कि किनभने जुन कुरोलाई महँगो दाममा लगेर मैले किनेको थिएँ तर त्यो कुरोलाई मैले राम्रोसँग त्यसको पोजिटिभ पाउनु सकिनँ सबै नेगेटिभ पाउनु सकेँ सक् नेगेटिभै नेगेटिभ मात्रै पाएँ त्यसमा चाहिँ म एकदमै दुःखी छु तपाईँहरूले जब तपाईँहरूले हामीलाई कुनै चिज दिनुहुन्छ त्यो चिजलाई तपाईँहरूले पनि युज गरेर यसो हेरेर दिनुभयो भने चाहिँ हाम्रो पैसा पनि ब्यर्थै खेर जाने थिएन अब नेगेटिभ भयो तर मैले अब त्यहाँनिरबाट न पैसा पाउँछु न के पाउँछु त्यसमा चाहिँ तपाईँहरूले पनि अलिकति विचार गरेर कस्टमरलाई दिनुहोस् किनभने कस्टमरले एउटा दुःख गरेर कमाएको पैसा चाहिँ त्यसमा हालेको हुन्छ है राम्रो छ भनेर लिएर गएपछि त्यो चिज राम्रै हुनुपर्छ त्यसमा नेगेटिभ भाइब चाहिँ नआओस् है भनेर म तपाईँहरूलाई सुझाउ गर्नु चाहन्छु दोकानको जति जसले मलाई प्रेस दिनु भएको थियो त्यो भाइ भाइ त्यो दोकानलाई पनि म भन्न चाहन्छु तपाईँहरूले एकदमै कस्टमरलाई राम्रो कुरो दिनु हुँदैछ भने राम्रै भन्नुहोस् अलिकति नराम्रो छ त्यसमा भने यो यस्तो यस्तो छ भनेर भनिदिनु भयो भने हाम्रो पैसा पनि बाँच्छ है त्यसमा चाहिँ तपाईँहरूले हामीलाई राम्रो गाइड गरिदिनुहोस् भन् भन्न चाहन्छु धन्यवाद भयो